उच्च शिक्षा र कलेजका लागि विद्यार्थीहरू बाहिर नै जान रुचाउँछन् जस्तो केटीहरू भयो ज्यादा नर्सिङमा गर्छन् होइन अन्त केटाहरू भयो आइटिआई गर्छन् जस्तै इन्जिनियरिङ गर्छन् मेडिकल लाइनमा जान्छन् त्यस्तै सबैजना आ आफ्नो उयेसमा जान्छन्